प्रशिक्षण र दौडको तयारीमा पोषण र हाइड्रोजन कसरी समावेश गर्छु भने कुद्नुभन्दा अगाडि धेरै कार्बोहाइड्रेट र कम्ती फ्याट फाइबर प्रोटिन भएको खानेकुरा खानुपर्छ जस्तै अन्डा पिनट बटर केरा कोल सिरेल दुध ड्राई फ्रुट जस्तो कि आलमोन्ड अनि हाइड्रोजन युक्त पानी पनि खानुपर्छ किनकि हाइड्रोजन युक्त पानीले इनर्जी इन्क्रिज हुन्छ र थकान पनि मेट्छ सानो सानो दुखेको पनि उयो सानो सानो दुखेकोहरू महसुस पनि हुँदैन र म पनि प्रशिक्षण र दौडको तायारीमा यही कुराहरू समावेश गर्ने गर्छु